प्रथमत शिक्षक अथवा गुरु नै मेरो परिवारमै थियो मेरो बाबा उहाँले पनि मलाई प्रथमपल्ट अ आ जुन चाहिँ वर्णहरू हुन्छ नेपालीमा उहाँले मलाई प्रथमपल्ट वर्णबारे जानकारी दिनुभयो र मैले साना हुँदादेखि नै वर्ण सिकेँ अक्षरको संरचना सिकेँ है जसरी जसरी समय परिवर्तन हुँदैगयो त्यसरी मेरो कक्षा पनि बढ्दैगयो त्यो समयअनुरूप नै परिवर्तनशील भएर नै मैले धेरै कुरा सिकेँ प्रथमपल्ट घरदेखि जुन चाहिँ मेरो शिक्षा सुरुआत भएको थियो त्यो आएर मेरो कक्षा कक्षा एक दुई तिन गर्दै निरन्तर शृङ्खलाबद्ध रूपमा भई नै रह्यो त्यसको साथ पाठशालामा पनि मैले धेरै कुरा सिकेँ मेरो आदरणीय है म अहिले पनि स्मरण गरिरहन्छु मेरो आदरणीय गुरुआमा जसले मलाई नेपाली भाषाद्वारा जानकारी गराउनुभयो मातृभाषा हुँदाहुँदै पनि धेरै कुरा रहेछ हामीले नसिकेको व्याकरणको कुराहरू भाषा कसरी शुद्ध बनाउने लिपि कसरी शुद्ध बनाउने उच्चारण स्पष्ट गर्नुपर्ने ती सबै कुराहरू मेरा गुरुआमा अदरणीय गुरुआमाले मलाई विस्तारस्वरूप जानकारी दिनुभयो र त्यसपश्चात नै मैले

आठ कक्षामा हुँदा मैले गजल विधामा आफ्नो कलम चलाउन थालेँ प्रथमपल्ट नेपाली भाषामा नै आफ्नो गजल वि आफ्नो गजल विधामा कलम चलाउन थालेँ मलाई यो भाषा अधिक रोचक लाग्नुथाल्यो र म आफ्नो मनको भाव जुनै हरफहरूमा मैले आफ्नो मनका भाव आफ्नो दुई हरफ तिन हरफ कविताहरूमा पोखाउन थालेँ त्यसमै निरन्तर रूपमा पनि त्यसरी नै मेरो निरन्तर रूपमा शृङ्खलाबद्ध रूपमा कक्षामा बढ्दै गयो त्यसरी मैले सोचे म अब अनर्समा पनि नेपाली लिएर पढ्नेछु र अवश्य नै नेपाली भाषालाई म हृदय तहबाट माया गरेर यसमा नै कलम चलाउनेछु र यो साहित्यप्रति नै म एकदमै चासो थियो र त्यसै कारण मैले नेपाली भाषा लिएँ जुन चाहिँ मेरो परिवारदेखि सुरु भएको नेपाली भाषाको यात्रा आज कलेजमा पुग्दासम्म निरन्तर बगिरहेको छ र आशा राख्दछु आउने समयमा पनि यो भाषा यो मातृभाषा जन्मभूमि भाषा निरन्तर नै बगिरहने छ त्यसै कारण यो भाषालाई मेरो अति प्यारो भाषा र अझै पनि सिक्दैछु सिकाउने चेष्टा पनि गर्दैछु धेरै विधाहरूमा कलम पनि चलाइरहेको छु